रेसेपीमा अब मलाई सुँगुरको मासु चाहिँ अब एकदमै मन पर्छ सुँगुरको मासु चाहिँ पहिला मैले खान्थेँ है हिजो अस्तिसम्म खाएको हो दुई तिन साल भयो छोडेको सुँगुरको मासुको रेसेपी चाहिँ अब त्यसलाई सागसँग चाहिँ एकदमै रायोको सागसँग चाहिँ एकदमै मिल्छ त्यस्को त्यसलाई पकाउनु अन्त त्यसलाई चाहिँ मैले फर्स्ट चाहिँ उमालेर त्यसको पानी फ्याँक्यो त्यहाँदेखि यताको गरम मसलाहरू पिसपास पारेर लसुन अदुवाहरू पिसेर रेडी गरिराख्यो त्यहाँदेखि उमालेर त्यो सुँगुरको मासुलाई उमालेर फ्याँक्यो त्यहाँदेखि त्यो मसाला पकाएपछि त्यो सुँगुरको मासु हाल्यो सुँगुरको मासु हालिसकेपछि सुँगुरको मासु हालेपछि एकछिन पकाएर चाहिँ फेरि माथिबाट टमाटर समटर हालेर त्यहाँदेखि साग पनि हालिदिनु पर्छ नुन सुन सबै हाल्यो त्यहाँदेखि चाहिँ एकदमै टेस्टी हुन्छ त्यो सुँगुरको मासु चाहिँ एकदमै सानो मिठो हुँदैन त्यो सुँगुरको मासु चाहिँ त्यसरी बनायो भने एकदमै राम्रो हुन्छ